र विशेष गरिकन यो भाषा सम्बन्धी भन्नु पर्दा चाहिँ मलाई लाग्छ हाम्रो यो भारतमा चाहिँ हामीले यो नेपाली भाषामा चाहिँ हामीले मान्यता प्राप्त गरिसकेका छौँ र हाम्रो भाषालाई चाहिँ हामीले अति नै मान्यता दिनु पर्छ किनभने जस्तै हामीले यो हामी जुन हामी पाहाडी इलाकामा बस्छौँ यसमा हामी धेरै नेपाली भाषीहरू नै छौँ र हामीले आफ् कुनै पनि कार्यक्रम गर्दा चाहिँ हामीले जस्तो हामीले पनि अरूको सांस्कृतिक अब अरूको कल्चरअनुसारमा जस्तै बङ्गाली भयो हिन्दीहरू भयो हामीले धेरै प्रोग्रामहरू त गर्छौँ तर त्यो प्रोग्रामहरूभन्दा बेसी चाहिँ हामीले चाहिँ हाम्रो भाषालाई चाहिँ मान्यता दिनको निम्ति हामीले आफ्नो संस्कृति बचाइराख्नको निम्ति चाहिँ हामीले विशेष आफ्नो नेपाली नै संस्कृतिक नृत्यहरू भयो गायनलाई पनि हामीले विशेष महत्त्व दिएको हुन्छौँ अनि धेरै नै हामीले यसमा नेपाली भाषामा हामीले जुनै पनि कार्यक्रम भएछ भने हामीले सुरुवात पनि हामीले नेपालीमै उद्घोषण गर्नुपर्छ किनभने हाम्रो भाषालाई बचाइराख्नु पर्छ र हामीले अब हाम्रो जग्गामा जस्तो प्रकारले भनौँ भने बङ्गालीहरूकोमा उनीहरू एकाअर्कामा भेटघाट हुँदाखेरि जहिले पनि उनीहरू जुनै पनि फरेन कन्ट्रीमा होस् चाहे यो इन्डियाादेखिको भित्रमै होस् उनीहरू कहिले पनि अर्को ल्याङ्ग्वेज उनीहरूले उयो गर्दैन प्रयोग गर्दैन बङ्गालीले अर्को बङ्गालीलाई भेट्दा जस्तो प्रकारले बङ्गाली बोल्छ भने त्यस्तै प्रकारले हामीले पनि हाम्रो भाषालाई चाहिँ एकदमै महत्त्व दिएको हुनुपर्छ र हामीले पनि सर्वप्रथम चाहिँ हाम्रो भाषामा नै हामीले यसलाई बढोत्तरी गरेर हामीले लानुपर्छ र हामीले कुनै पनि कार्यक्रम गर्दा हामीले अघि मैले भनिहालेँ उद्घोषण उद्घोषकले चाहिँ पहिला नेपालीमै गर्नुपर्छ र यदि हामीले स्कुलमा यस्तो साह्रो पनि भन्छौँ हाम्रो नानीहरू नेपालीमा एकदमै कमजोर छ नानीहरूलाई हामीले आफ्नो भाषालाई एकदमै राम्रोसँग त्यो नानीहरूलाई अघाडि बढाउनको निम्ति चाहिँ जस्तो प्रकारले हामीले स्कुलमा पढाउँदाखेरि म त एउटा साधारण एउटा शिक्षिका हो त्यसले गर्दा नानीहरूले गनी हिसाबहरू इङ्लिसहरू एकदमै राम्रो प्रकारले गर्छ तर हाम्रो नेपालीमा चाहिँ एकदमै कमजोर छ र मलाई लाग्छ हामीले आफ्नो भाषा हामीले जुन चाहिँ मातृ भाषा त हाम्रो नेपाली हो यस भाषालाई चाहिँ हामीले चाहिँ सर्वप्रथम नानीहरलाई चाहिँ एकदम जोडदार घोटाएर हामीले चाहिँ पक्का चाहिँ हाम्रो भाषाको यो नेपाली भाषामा चाहिँ हामीले जोडदार दिएको हुनुपर्छ र म अरूलाई पनि भन्छु हाम्रो भाषा एकदमै हामीले जोगाउनु अति नै जरुरी छ र यसलाई हामीले अगाडि बढाउनु जति सक्दो लानुपर्छ यति नै भन्नु चाहन्छु ठिक छ